म एना लेप्चा म कालेबुङ निवासी तेह्र माइल र मेरो बारेमा भन्नुपर्दा मेरो घरमा एकजना बोजु हुनुहुन्छ मेरो आमा बुवा मेरो दुई भाइ एक बहिनी जो अहिले उनीहरूको आफ्नो शिक्षाको क्षेत्रमा उनीहरू छन् र म भने चाहिँ मैले मेरो स्टडी मेरो पढाइ क्षेत्र कहाँबाट लिएँ भन्दा कालिम्पोङकै सन्त फिलोमिना पाठशालाबाट दसौँ र बाह्रौँ श्रेणी मैले पास गरेको हो र अहिले म हालैमा भन्नुपर्दा म पूर्व सिक्किम मारताम सन्त जोसेफ कन्भेन्ट पाठशालामा एक शिक्षिकाको रूपमा कार्यरत छु र मलाई मनपर्ने मैले मलाई के के गर्नु मनपर्छ र मैले अहिलेसम्म के के गरेको छु भन्दाखेरि मैले डन बस्को कालिम्पोङबाट पनि मैले एक वर्षको कम्प्युटर कोर्स गरेको हुँ अफिस म्यानेजमेन्ट अनि मलाई मनपर्ने हबिजहरू के के छ भन्दाखेरि एउटा हो यात्रा गर्नु मलाई एकदमै मनपर्छ मलाई नयाँ नयाँ ठाउँमा गएर घुम्नु नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गर्नु मलाई एकदमै मनपर्छ र खुसी लाग्छ र दोस्रो के हो भन्दा मलाई फुटबल र क्रिकेट खेल्नु साह्रै मनलाग्छ रुचि लाग्छ र त्यो भन्दाखेरि मलाई सानोमा खेलेको होइन दाजु भाइहरूसँग त्यो धानको बारीतिर खेलेकोहरू मलाई एकदमै सम्झनामा आउँछ त्यो समय अहिले हामीले न त्यो समय अहिले हामीेले महसुस गर्नु नसके पनि त्यो यादहरू मलाई धेरै नै आउँछ र क्रिकेट र फुटबल मेरो एउटा खेल हो खेलमा मलाई क्रिकेट र फुटबल मनपर्छ र कुकिङहरू गर्नु पनि मलाई एकदमै पकवानहरू पकाउनु मलाई धेरै मनपर्छ र चटपटा बनाउनु र चटपटा खानु र साथीसङ्गीहरू मौज मस्ती गर्नु एकदमै मलाई राम्रो लाग्छ र यहाँ मारताममा पनि मेरो धेरै साथीसङ्गीहरू पनि छन् जो जतिजना एक जो जतिले मलाई एकदमै सहयोग गर्छन् हेल्प गर्छन् र जो जतिजनाले एकदमै मिलानसार पनि छन् र उनीहरूसँग इन्जोइ गर्नु उनीहरूसँग मौज मस्ती गर्नु एकदमै राम्रो लाग्छ धेरै समय हामी उनीहरूसँग वादविवाद गर्छौँ उनीहरूको हाम्रो आआफ्नो मनको कुराहरू पनि हामीले एकअर्कामा बाँड्ने गर्छौँ र यी सबै कुराहरू मलाई धेरै नै राम्रो लागेर जान्छ र अर्को कुरो मलाई एकदमै रिडिङ गर्नु पनि मनपर्छ मलाई कथा किताबहरू पढ्नु मनपर्छ मलाई कोही बेला खातामा आफ्नो आफूलाई मनपरेको कुरोहरू लेखन गर्नु कोर्नु पनि धेरै नै रुचि लाग्छ र यो सबै कुराहरू गर्नुमा मलाई जतिजनाले पनि हेल्प गर्छन् उनीहरू सबैजनालाई धन्यवाद र विशेष गरी मेरो आमा बाबालाई म मेरो हृदयबाट धन्यवाद चढाउँछु उहाँले मलाई जन्म दिएर म को हुँ र म के गर्छु र म कस्तो हो भनेर बुझाउने सक्ने बनाउनु भएकोमा उहाँहरूलाई धन्यवाद